भारतमा चिया त अब सबैले नै मन पराउँछ है सबैले नै पिउँछन् अब हामीले साधारण चिया बनाउने विधि चाहिँ अब कस्तो अब हामी चाहिँ कस्तो गर्छौँ भन्दाखेरि चाहिँ अब पहिला पानी गरम गर्छौँ पानी उमाल्छौँ त्यस पछि अब त्यसमा चाहिँ अब चियापत्ती है डाल्छौँ अन्त जब त्यो उम्लिन थाल्छ त्यसलाई एकछिन अब ढकनी लगाएर चाहिँ त्यसलाई छोपेर राख्छौँ ताकि अब त्यो चियाको अब रङ चाहिँ अलिक कडा होस् होइन ब्ल्याक टी खानेलाई चाहिँ अब त्यही हल्का बोयल गरेर त्यो उमालेर नै त्यो तारेर हामी चिनीहरू हालेर पानी हालेर पकाएर दिन्छौँ है तर अब दुधको बनाउँदा चाहिँ अब हामी त्यसलाई उमाल्दाखेरि चाहिँ अब निकै उमाल्छौँ त्यसको अब अलिक कडा रङ आओस् भनेर त्यस पछि त्यो रङ कडा आइसके पछि त्यसमा हामी दुध हाल्छौँ दुध हालिसके पछि त्यहाँदेखि त्यस पछि चिनी हालेर पकाउँछौँ किन भने चिनी पकाएनौँ भने त्यो चिनी दाना दाना बस्छ होइन चिया पनि मिठो हुँदैन त्यो भएर चिनी पकाउँछौँ त्यहाँ पाके पछि त्यहाँदेखि त्यो सबै रेडी भइसके पछि त्यसलाई हामीले कपमा तारेर पिउने गर्छौँ हामी यसरी बनाउँछौँ